दार्जिलिङ जिल्लाका लागि अद्वितीय केही स्थानीय कलाहरू मध्ये वा धातुद्वारा निर्मित हाम्रो दैनिक जीवनमा प्रयोग हुने चिजबिजहरू र साथै हातले बनाएको लुगा पनि आउँदछ जस्तै चोयाले बुनेर बनाएको नाङ्लो डोको टोक्री आदि नेपाली जातिका कलाहरूका रूपमा प्रस्तुत भएका हामी देख्ने गर्दछौँ यी यी रूपहरूमा अथवा सिपहरू हाम्रो पुर्खाहरूदेखि नै चलिरहेको छ तर जति हामी हाम्रो पुर्खाहरूमा यही चलेको देख्छौँ त्यो अहिलेको समयमा फिलहाल लुप्त हुँदै गइरहेको छ यो स्थानीय कला जातिको संस्कृति र इतिहासलाई प्रतिविम्बित गरेको छ जस्तै हाम्रो गोर्खाली खुकुरी हाम्रो इतिहासमा प्रति प्रतिविम्बित गर्छ र साथै अरू कलाहरू पनि हाम्रो जिल्लाको के कस्तो संस्कृति रहेको छ भनेर दर्साउँदछ